हाम्रो गाउँ बस्तीमा गोबर चाहिँ होइन गउँत गाईको गउँत फिटेर छर्किने गर्छौँ गोबर जो माटोको घर हुन्छ त्यसमा प्रयोग गर्ने गर्छौँ त्यो माटोमा मिसाएर लिप्ने गर्दछौँ गउँतले छर्किँदा चाहिँ जुठो परेको घरतिर बारीतिर छर्किँदा पवित्र मान्ने गर्दछ हाम्रो हिन्दू परम्परा अनुसार